लाइट पोलुसनले तारा अवलेकनलाई रोक्न सक्दैन तर यसले यी ताराहरूको प्रकाशसँग प्रतिस्पर्धा गर्छ मानिलियौँ जब कुनै पनि सहरहरूतिर बेलुकी होइन